अँ म तस्बिर खिच्न त धेरै जग्गा गएको छु दार्जिलिङ सिक्किम खरसाङ है सिलगढी जलपाइगुढी धेरै जग्गा गएको छु तस्बिर खिच्न मलाई मन पर्छ त्यतिकै है साथी भाइहरूसँग अझै साथै तोदे प्यारेनटार है असार पन्ध्रको दिन तोदेमा हुन्छ है फोटो धान रोपाइ हुन्छ त्यहाँनिर फोटोग्राफी फोटोग्राफरै फोटोग्राफर भेला भएको हुन्छ है तस्बिर खिच्नेहरू मात्रै त्यहाँ गएको छु त्यहाँ गरेको छ भारतको जग्गामा कहाँ कहाँ जानु मन पर्छ भन्दाखेरि मलाई त धेरै जग्गा भारतभरि मात्रै होइन भारत छोडेर है अन्य देशतिर पनि जानु मन छ तस्बिर खिच्नको लागि भारतमा कहाँ भन्दाखेरि अब लद्दाख लेह लद्दाख भयो अनि यता माथि चुइखिमहरू भयो धेरै जग्गा जानु मन छ डुक कहाँ भयो अब आसामतिर जानु मन छ नागाल्यान्ड घुम्न मन छ फोटोग्राफी गर्दै है अनि धेरै जग्गा मन छ मुम्बई भयो दिल्ली भयो दिल्लीको धेरै जगाहरू छ त्यहाँ गएर तस्बिर खिच्न मन छ अब जानु त मन छ अब भविष्यमा जुऱ्यो भने एक दिन जानु जानु जानेछु कतैबाट मिल्यो भने भविष्यमा तस्बिर खिच्न जाँदाको धेरै यादहरू छ पहिला पहिला गएकोहरू त्यो यादहरू पनि अब झल्किन्छ यो यो क्वेसन आउँदाखेरि